औ सुन न मैले अस्ति क्या त तिमीलाई त्यो नानीलाई लुगा मगायो भनेँ नि कस्तो हेर्दा त कस्तो राम्रो कि क्वालिटी पनि राम्रो लाग्यो कलरहरू पनि होइन लगायो पनि एकखेप होइन त्यहाँदेखिको एकखेप दुईखेप लगायो त्यहाँदेखिको धोइदिएको त रङ्ग त खलातखुलुत गएर कि रङ्ग पनि गयो अलिकति त्यो पेन्टको मुनिपट्टि धस्कियो पनि कपडा त देख्दा त कस्तो राम्रो नि त होइन भरे त धस्कियो नि हौ कलर पनि गयो कस्तो खालके क्वालिटी पो रहेछ अब देख्दा झलक्क आँखाले फर्स्ट देख्दा त राम्रो लागेको थियो कि पछाडि त्यो धुँदाखेरि त कलर पनि गयो त्यो धस्कियो पनि अलिकति लुगा हो राम्रो क्वालिटीको चाहिँ होइन रहेछ अलिक मगाउँदाखेरि चाहिँ अलिक मटेरियलहरू हेरेर राम्रो त्यो रिभ्युजहरू हेरेर मात्रै मगाउनुपर्ने रहेछ है तिमीले पनि अब आफ्नो नानीको लागि मगाउँदाखेरि अलिकति रिभ्युजहरू हेर्नु हो स्टारहरू हेरेर मात्रै अलिकति मगाउँदाखेरि चाहिँ हामीले एकदमै सतर्कतासँगले मगाउनुपर्ने रहेछ है जताभावी मगाउँदाखेरि चाहिँ उ के अरे खाल्डोमा परिँदो रहेछ नि ल औ ल